भाइ फ्लिपकार्टबाट बोल्नुभएको तपाईँ मलाई एउटा कम्प्लेन गर्नु थियो भाइहरूले जति पनि अब हामीले सामानहरू डेलिभरी गर्छौँ त्यो गर्दाखेरि चाहिँ अब जुन चाहिँ तपाईँहरूले पठाउनुहुन्छ भाइ म उयो गर्नुको लागि डेलिभरी गर्नुको लागि त्यो भाइ चाहिँ अब मलाई ठिक लाग्दैन राम्रो लाग्दैन त्यही कारण चाहिँ अब यो सब गरेको गरेको किनभने भाइले चाहिँ अब सामानहरू पनि टाइममा ल्याइदिँदैन अन्त फेरि ल्याएर पनि मेरो घरमा छोरीहरू छ नानीहरू छ उनीहरूसँग उसले मजाकहरू गर्छ गेटमा आएर पुरा बेलहरू बजाउँछ त्यही कारण चाहिँ मलाई उसको व्यवहारहरू राम्रो लाग्दैन त्यही कारण मलाई म कम्प्लेन गर्नु मनलागेको थियो र यसमा चाहिँ तपाईँहरूले अब यसो सधैँ हामी डेलिभरी गरिरहने कस्टमरहरूलाई चाहिँ अब यसो याद गरिदिनुहोस् हेरिदिनुहोस् अब कस्तो छ के छ तपाईँहरूले विचार गरिदिनुहोस् र यसमा चाहिँ तपाईँहरूले याद गरिदिनुहोस् ल भनेर सूचना गर्न चाहन्छु